हजुर हजुर हजुर हजुर हजुर भन्नुहोस् न हजुर ए कहिँलेदेखि त्यस्तो आएको धमिलो हजुर ए ह

खोइ पानी त अब सबैलाई त्यो माथिको झिलकै हो डेलो लेककै अब पब्लिकको हेल्थलाई पनि अब ध्यानमा राखेर त्यो अब झोडाहरूको पानी त अब दिने कुरा आएन हो अब अहिले बर्खा भएको कारणले अब अलिअलि पानी त अब धमिलै हुन्छ

हजुर होइन होइन आउँदैछ अब अरू सप्लायरहरूले गर्दै होला अब यताउता झोडाहरको हाल्ने होइन तर अब मेरोमा त त्यस्तो काम चाहिँ भएको छैन पानी जस्तो आउँछ त्यस्तै अब बाड्ने काम त हो मेरो त अन्त अब हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ म ऊ यो माथिको सप्लायरलाई पनि भनिदिन्छु नि जसले पानी छोड्छ उसलाई पनि भनि भनिदिन्छु नि म हजुर हजुर हजुर ठिकै हो ठिकै हो हजुर ठिकै हो ठिक हुन्छ हुन्छ हुन्छ